कालिम्पोङमा चाहिँ सेल्फ हेल्प ग्रुप छ अन्त थुप्रो त्यो सब ग्रुपहरू छ होइन गाउँ गाउँमा अब एक एकवटा क्लबहरू छ त्यो क्लबहरूले चाहिँ अब हुन्छ नि अब क्लबहरूले चाहिँ अब समाजलाई अब सुधार गर्नको लागि हुन्छ अनि अब पुरा अब याद गर्छ अब त्यस्तै टाइपको गर्छ समाजमा यिनीहरूले चाहिँ देशलाई चाहिँ अघि लाने काम गर्छ उनीहरूले चाहिँ